हेलो अँ सुन्नु न तपाईँ त्यो अनलाइनमा उयो ल्याउने दाजु है सामान ल्याउने अँ त्यो मैले के अरे अनलाइन पे गरेर सामान मँगाएको थिएँ नि एउटा जुत्ता मँगाएको थिएँ नि त्यो जुत्ता त अलरेडी खोलेर युज गरेको रहेछ अब त्यो त मैले त पैसा पनि दिइसकेको छु अनि त्यो पैसा दिइसकेपछि त्यस्तो सामान त तपाईँले लिएर त त्यसरी त अन्त दिनुभएन त अन्त अनि त्यसो भनेर त कहाँ हुन्छ त अन्त अब ल्याएर त्यहाँ छोडी राखेछ म पनि थिइन अब त्यतिकै पैसा अलरेडी अनलाइन पे गरेको त्यतिकै छोडी राखेपछि त अनि त्यो सामान त म चलाउदिन युज भएको कुराहरू त मैले कसरी चलाउनु अनि त्यसरी त अन्त हुँदैन त अन्त ए अँ त्यो के अरे उयोसमै दिएको हुन्छ त्यो एप्समै त्यसमै हुन्छ उम् त्यो अन्त रिटर्न अन्त रिटर्न गर्दाखेरि अन्त त्यो मैले दिएको पैसा रिटर्न मिल्छ अनि कि मिल्दैन ए हजुर हुन्छ म भोलि पर्सि त्यो रिटर्न गर्दाखेरि तपाईँलाई के त्यहाँनिर जानिन भने म तपाईँलाई कल गरेर सोध्छु है त